मैले चाहिँ स्मार्ट वच फ्लिपकार्टबाट किनेको थिएँ एकदमै दामी ब्लुतुथ अन्त फोन कलहरू सबै त्यहीँबाट कनेक्ट हुने हो अन्त टाइम डेट सबै त्यहीँबाट देखाउने अन्त सबै राम्रै थियो दामी छ होइन अन्त के छ भन्दाखेरि त्यो चाहिँ अलिकति के भन्छ ब्याट्री ब्याकअप चाहिँ नराम्रो छ त्यसको चाहिँ होइन सकिहाल्ने आदि घन्टातिरै सकिहाल्ने अन्त पानी पर्दा चाहिँ एकदमै जोगाउनु पर्ने त्यो मलाई त्यो किनेर चाहिँ एकदमै रिग्रेट भयो